हाम्रो त्यही यता दार्जिलिङमा त्यही दसैँ माघे सङ्क्रान्ति र इन्डेपेन्डेन्स डेहरू मनाउँछ अरू पनि थुप्रै चि दसैँ ती तिहारहरू छ मनाउने र हामी त्यही दसैँहरूमा त्यही हामी त्यही कसरी मनाउँछौँ भन्दा त्यही हामी त्यही अब घरपरिवारहरू हुन्छ ठुलो अब आखे हाम्रो होइन ठुलो आफूभन्दा ठुलो मान् उयोहरू हुन्छ परिवारको सदस्यहरू हुन्छ अब चाहिँ आमाबाबा आखे बोजू बाजेहरू हुन्छ उनीहरूले चाहिँ अब सार आफ्नोभन्दा सानो नानीहरूलाई चाहिँ टिकाहरू लगाइदिन्छ यस्तो चामलको टिकाहरू बनाउँछ अनि अनि अब यसो चामलको टिकाहरू बनाउँछ त्यो बत्तीहरू बाल्छ होइन अन्त त्यही हामी त्यही त त्यही टिकाहरू लगाइदिन्छ चामलको टिका सबै घरपरिवार आमाबाबा आमाहरू नानीहरू जत्ति पनि छ ठुलोहरूले उनीहरूलाई त्यही टिकाहरू लगाइदिन्छ है टिका लगाएर सकेर त्यही हामीले आशीर्वादहरू उनीहरूले हामीलाई आशीर्वादहरू दिन्छ र दक अब दानहरू पनि दिन्छ दक्षिणाहरू पनि दिन्छ हामीलाई है त्यो त आशीर्वादमा दिएको अरे दक्षिणा दानहरू दिन्छ दक्षि उयो पै दिन्छ पैसाहरू पनि दिन्छ भनौँ न अन्त अनि त्यसरी मनाउँछ र हामी घर घर आफ्नो सन्तानहरू घर घरमा गएर त्यसरी मनाउँछौँ रमाइलो हुन्छ दसैँहरू र माघे सङ्क्रान्तिमा त्यही हामी त्यही तरुलहरू हाम्रो गाउँबस्तीमा त्यही तरुलहरू हुन्छ तरुल त्यही त्यही तरुल हुन्छ त त्यही हामीले त्यही पकाएर चाहिँ त्यसलाई त्यही बनाएर चाहिँ ए पूजाहरूमा अब चढाएर चाहिँ हामीले त्यसकै टिकाहरू लगाएर त्यसले त्यही खान्छ है त्यही त्यही त्यसलाई त्यही माघे सङ्क्रान्ति भन्छ त्यति बेलाको टाइम त्यो पनि हुन्छ अन्त अर्को चाहिँ फिफ्टिन अगस्त इन्डेपेन्डेन्स डे मनाउँछ हामी फिफ्टिन फिफ्टिन अगस्त मनाउँछ त्यो त्यही हामी स्कुलहरूमा पनि मनाउँछ इस स्कुलमा मनाउँछ कलेजमा जहीँ पनि मनाउँछ र त्यसमा त्यही हामी ड्रिलहरू गराउँछ नानीहरूलाई है स्कुलको ना स्कुलहरूलाई ड्रिलहरू गराउँछ मार्च पास्टहरू गराउँछ र थुप्रो किसिमको यस्तो ड्रिलहरू गराउँछ अनि कसले ठुल्ठुलो पार्टिसिपेट गर्नेहरू सब प्रा प्रायः स्कुलको हुन्छ होइन थुप् अरू सबै स्कुलकोहरू अब कम्पिटिसन हुन्छ त्यस्तो इन्डेपेन्डेन्स डेतिर र मजा मजाले मनाउँछ होइन सबै स्कुलहरूको र अब यसरी चाहिँ हाम्रो थुप्रो छ हाम्रो नेपालीको चाड दसैँहरू मनाउने है मजा आउँछ र हामीलाई त्यही यही दसैँहरू आउँदा तिहारहरू आउँदा मजा आउँछ है मनाउनु त्यो त्यही